भाषाको इतिहासमा चाहिँ नेपाली भाषा चाहिँ थुप्रै भाषाबाट प्रभावित भएका छन् थुप्रै भाषा भन्नाले अङ्ग्रेजी अङ्ग्रेजीहरू पनि कतिवटा हामीले शब्दहरू अप्नाइसकेका छौँ जस्तै टेबलहरू डल्लै हामीले अङ्ग्रेजीबाट अप्नाइसकेको शब्दहरू हुन् र नेपाल नेपाली ल्याङ्गवेज नेपालका मात्र नभएर भारत भुटान इत्यादिमा पनि बोल्ने गरिन्छ अन्तखेरि नेपाल जस्तै बिचमा भएको हुनाले गर्दाखेरि चाहिँ नेपाली भाषा चाहिँ यता माथिल्लोपट्टि आफ्नो छिमेकी देशहरू जस्तै भारत र तिब्बत चाइनाबट पनि एकदमै प्रभावित भएर कतिवटा शब्दहरू अप्नाइसकेका छन नेपाली भाषाको जस्तै हिन्दीबाट पनि भारतका मातृभाषा हिन्दीबाट अरू भाषा भन्दा ज्यादा प्रभावित भएका छन् किनभने एउटै लिपि चलाउने गर्दछ नेपाली भाषा र हिन्दीमा देवनागरी लिपी नै चलाएको हुनाले लेख्नमा त झन् एकदमै एउटै एउटै जस्तै र संस्कृतबाट त प्रभावित भएकै छन् किनभने संस्कृतबाट नै हिन्दी नेपाली सबै भाषा उत्पन्न भएकोले गर्दाखेरि संस्कृतसँग पनि धेरै शब्दहरू मिल्ने र हिन्दीसँग चाहिँ ज्यादा मात्रामा मिल्ने लिपी एउटै भएको हुनाले गर्दाखेरि र अरू भाषाबाट धेरै नै प्रभावित भएका छन् र अरू भाषाका महाकाव्य खण्डकाव्यहरू पनि ट्रान्सलेट गरेर चाहिँ साहित्यमा अप्नाइसकेका छन् नेपाली भाषाले